लामो पौडी खेल्दाखेरि चाहिँ खानाहरू छे अब नखाएकै राम्रो किन भन्दाखेरि चाहिँ अब पेट अघाएको हुन्छ ऊ योहरू डुबुल्कीहरू खेल्दाखेरि चाहिँ हामीलाई जिउ भारी हुन्छ गह्रौँ हुन्छ डुबुल्कीहरू खेल्नु सक्दैन भातहरू खाएर पौडी खेल्दा आबो भातहरू चाहिँ नखाएकै राम्रो किनभने हल्का खानाहरू खाएर चाहिँ अब पौडी खेलेको चाहिँ लामो पौडी खेलेको चाहिँ राम्रो ब्रेडहरू खाएर खेलेको चाहिँ राम्रो जिउहरू दुख्छ हात खुट्टाहरू दुख्छ अब भातहरू खाएर अब डुबुल्कीहरू खेल्दाखेरि त अब साह्रो पर्छ